पहिला जस्तो आहिले छैन किनभने मान्छेहरू आफ्नो आफ्नो घरमा फोन चलाउ फोन चलाएर बस्छ टिभी हेर्छ फेसबुक युट्युब अनि अनि आफ्नो आफ्नो घरमा बस्छ अनि नानीहरू पनि घरमै हुन्छ यता गाउँ घरतिर डुल्दैन बातहरू गर्दैन एकअर्काको घरतिर जाँदैन घरमै बिजी हुन्छ फोनहरू चलाउँदै